संसार चाहिँ दिनका दिन विकास भई नै रहेको छ र विकास हुन पनि पर्छ किनभने हामी पहिला जस्तो थियो अहिले त्यस्तैमा बस्नु चाहिँ हामी आएको होइनौँ र मान्छेको कर्म नै विकास गर्नु नै होला जस्तो लाग्छ र विकास हुँदै पनि आएको छ पहिला हामी चिठी पत्रबाट केही समाचार केही एउटा ठाउँबाट अर्को ठाउँ पुर्याउँथ्यौँ भने अहिले त्यसको सुविधामा हामीलाई हाम्रा हात हातमा फोनको सजिलो पारिदिएको छ फोनले है र हामी दैनन्दिन हामी केही समाचारलाई पुर्याउन सक्छौँ र त्यसरी नै विकास हुनपर्छ र तर त्यसलाई कुन दिशामा लाने सक सकारात्माक दिशामा लाने कि नक नकारात्मक दिशामा लाने त्यो चाहिँ हाम्रो हातमा छ त्यसरी नै पहिला हा हामी पैदल यात्रामा हिँड्थ्यौँ भने या गोरुगाडीहरूतिर हिँड्थ्यौँ भने अहिले त्यसको सजिलो त्यसलाई त्यसको त्यसले विकास लिँदै अहिले गाडी भयो ट्रेन भयो उसरी नै फ्लाइटहरू भयो त्यसको सुविस्ता त्यसले विकास लिइरहेको छ र सायद आउने दिनहरूमा अझै त्यसको विकास हुन्छ होला हुन्छ पनि